दार्जिलिङ जिल्लामा आर्थिक श्रोत भनेको चिया बगान हो दार्जिलिङ जिल्लामा नब्बे प्रसि प्रतिशत मान्छेहरू चिया बगानमा मजदुर काम गर्ने गर्छन् मजदुर मजदुरी काम गरेर उनीहरूको घर चलाउने गर्छन् हाम्रो दार्जिलिङ जिल्लाका चिया विश्वभरि नै फेमस छ हाम्रो दार्जिलिङ जिल्लाका चियाहरू जग्गा जग्गा गएर जग्गा जग्गामा बेच्ने गर्छन् अनि पर्यटकहरू पनि पुरा आउने गर्छन् हाम्रो दार्जिलिङ जिल्लामा यो चिया बगान हेर्नु किन यहाँको चिया बगान हेर्नु ओर्नु पर्यटकहरू पनि पुरा घुम्नु आउने गर्छन् यहाँ यतातिर अनि हाम्रो सिन्कोनाको पनि छ मङ्पूमा पुरा त्यता पनि मान्छेहरूले पनि पुरा काम गर्ने गर्छन् त्यता पनि दार्जिलिङै पर्छ त्यो पनि चिया बगान होइन तर सिन्कोना हो